संस्कृति संरक्षणको निम्ति हामीले सानैदेखि नै नानीहरूलाई सब सिकाउँदै जानु पर्छ जस्तो मलाई लाग्छ किनभने अहिले सांस्कृतिक संस्कृति को कतिवटा कुराहरू हाम्रो समाजमा हराएर गएको हामी देख्न सक्छौँ अहिलेका आधुनिक नानीहरू बेसी जस्तो मोबाइल फोनमा नै टाइम बिताउने गरेकोले गर्दाखेरि उनीहरूलाई आफ्नो संस्कृति हाम्रो संस्कृति के हो भन्ने कुरा उनीहरूलाई त्यति साह्रो थाहा हुँदैन यसैले गर्दा हामी सानैदेखि नै उनीहरूलाई यो हाम्रो संस्कृतिमा लुगा लगाउने तरिका हाम्रो लुगा के के छ दौरा सुरुवाल साडी चौबन्दी चोलोको विषयमा खुकुरी होइन त्यस्तो विषयमा सिकाउन सक्यौँ भने यो यस्तो यो यस्तो हो भनेर उनीहरूको दिमागमा हामीले हाल्दिनँ सक्यौँ भने अति नै राम्रो हुन्छ खानापिनाको विषयमा अहिलेको नानीहरूले खालि फास्ट फुडहरू खाने रुचाउँछ त्यति मात्र नभएर उनीहरूलाई खाना हाम्रो सा सांस्कृतिक खाना के हो त भनेर बुझाउन हामीले सक्यौँ भने अति नै राम्रो हुन्छ हाम्रो सांस्कृतिक खानामा आउँछ गुन्द्रुक सिङ्की किनेमा त्यस्तोहरू अहिलेको नानीहरू प्रायः ले नै यो खानाहरू त कुनै सुनेको पनि हुँदैन होला कतिजनाले त्यसै कारणले गर्दा यो चाहिँ हाम्रो खानाहरू हो उयोहरू पनि हामीले सिक्नु पर्छ भन्दै खानाको विषयमा जानी राख्नु पर्छ भनेर उनीहरूलाई हामीलाई सानैदेखि नै सिकाइराखेको राम्रो हुन्छ चाल चलन पनि राम्रो हुनु पनि नितान्त आवश्यक छ जस्तो दसैँ तिहार आउँछ दसैँमा टिकाहरू लगाउन जानु कतिजना नानीहरू अहिलेको नानीहरूले त्यति मन गर्दैन तर यो पनि हाम्रो एउटा अभिन्न भाग हो भनेर हामीले उनीहरूलाई सिकायौँ भनेदेखि त्यो बेसी अब मोबाइलमा मात्र नबसेर अब दसैँमा टिकाहरू लगाउनु आफ्नो मान्छेहरू चिनाउनु अब यस्तो प्रकारले यस्तो गर्नु पर्छ भनेर उनीहरूको दिमागमा हामीले हालिदिनु सक्यौँ भने धेरै नै राम्रो हुन्छ तिहारमा दैउसी भैलो खेल्नु अहिलेको जमानामा धेरै नै हराएर गइसकेको छ अब उनीहरूलाई सिकाउनुको लागि आफैँले पनि हामीले दसैँ तिहारमा अथवा तिहारको दिन देउसी भैलोहरू खेलेर मनोरञ्जन गरिदियौँ भने उनीहरूलाई नानीहरूलाई पनि लिएर हामीले हिँड्न सक्छौँ अब यस्तो प्रकारले खेल्नु पर्छ भनेर सिकाउन सक्छौँ गरेर त्यसो गर्यौँ भने पनि धेरै नै संस्कृतिको हो धेरै नै संस्कृतिको चाहिँ संरक्षण गर्न हामी सक्छौँ जस्तो मलाई लाग्छ